मैले आज मेजोर रेस्टुरेन्टबाट लोकल चिकन राइस मगाएको थिएँ तर आज मौसम असाध्यै बिग्रेको छ बाहिर पानी परिरहेको छ अब मलाई चिन्ता लागिरहेको छ डिलिभेरी बोईले मेरो खाना कतिबेला यहाँसम्म ल्याइदिने भनेर र मैले ठेगाना त दिएको छु सहिद दुर्गा मल्ल रोड बोङबस्ती भनेर म आशा गरिरहेको छु मेरो खाना चाँडै आउँछ भनेर तर केही विलम्ब भएको कारणले गर्दा मैले मिजोर रेस्टुरेन्टका म्यानेजरलाई फोन गरेर सोधेँ के भयो खाना त आइपुगेन र उहाँले झट्टै मलाई भन्नुभयो होइन होइन तपाईँ नसुर्ताउनुहोस् हाम्रो डेलिभरी बोइ यहाँबाट निस्कन लागेको छ मौसम अलिक खराब भएको कारणले गर्दा हामी तपाईँको खाना गाडीमा हालेर पठाउने छौँ र नभन्दै पाँच मिनटभित्रमा एउटा गाडी मेरो घरको सामुन्ने आएर उभियो अनि त्यहाँबाट डेलिभरी बोइले मलाई खाना ल्याएर दियो अनि त्यो खाना पाएर जब मैले खोलेर हेरेँ त्यो खाना साँच्चै तातोतातो थियो र मैले खान सुरु गरेँ खाना साँच्चै मिठो थियो खानाको जुन गुणस्तर थियो त्यो पनि असाध्यै राम्रो थियो र मलाई खुसी लाग्यो मेजोर रेस्टुरेन्टले आफ्नो क्वालिटी मेन्टेन गेरेकोमा र मैले फेरि फोन गरेर मेजोर रेस्टुरेन्टको म्यानेजरलाई धन्यवाद दिएँ